लकडाउनमा मैले अब अब लकडाउनमा त बजारतिर जाने सिच्वेसन पनि थिएन बजारतिर होइन यस्तो कोरोना थियो लकडाउनमा यस्तो कोरोना थियो घरदेखि बाहिर निस्किने उयोम थिएन सिच्वेसन पनि थिएन अनि लकडाउनमा मैले यस्तै घरकै यस्तै घरकै बारीकै सब्जीहरू पकाएँ इस्कुसको मुन्टा निङ्ग्रो अनि आलु भयो आलुहरू आलुहरू पकाएँ अनि ल अनि बाहिर जाने ब बजार जाने बजारतिर त सब्जीहरू पाउँथ्यो राम्रो राम्रो तर बजार जाने सिच्वेसन थिएन लकडाउनमा कोरोना कोरोना भन्थ्यो घरदेखि बाहिर पनि निस्किने उयो थिएन कोरोनाले कोरोनाले गर्दा अनि मैले अनि मैले मेरै घरकै बारीमा बारी बारीको सब्जीहरू पकाएँ सब्जीहरू पकाएँ बारीमा आलुहरू रोप्छ इस्कुसको मुन्टाहरू भयो इस्कुसको मुन्टाहरू हुन्छ निङ्ग्रो हुन्छ भेन्डीहरू भयो टमाटर भयो टमाटरको अचार खानु सक्छ टमाटर भयो रामभेडा भयो त्यहाँदेखि यस्तै कुराहरू बारीमा हुन्छ बस्तीको बारीमा हामी बस्तीमा बस्छौँ बस्तीको बारीमा यस्तै सब्जीहरू हुन्छ अनि सिमी भयो सिमी सिमी भयो त्यहाँ नि सिमी पनि पकाएँ मैले सिमी भयो यस्तै सिमीहरू हुन्छ त्यहाँदेखि इस्कुसको मुन्टा सिमी यस्तै सब्जीहरू यस्तै सब्जीहरू पकाएर खाएँ पकायो खायो त्यहाँदेखि फल फुल पनि फल फुल पनि खायो फल फुल पनि हुन्छ अम्बक भयो अम्बकहरू

अनि अम्बकहरू भयो अनि के भन्छ लकडाउनमा त अब लगभग झन्डै एक वर्षहरू नै भयो भनौँ न त्यस्तै केही भयो लकडाउनमा त्यति बेलासम्म पनि बारीकै सब्जीहरू खाएँ बारीमै काम गर्यो बारीकै सब्जी खायो बस्यो काहीँ जानु थिएन काहीँ गर्नु थिएन लकडाउनले गर्दाखेरि पुरा कस्तो सिच्वेसन आइसकेको थियो त्यति बेला लकडाउनमा अनि त्यही कुरा यस्तै घरकै सब्जी हेल्दी फुडहरू खायो हेल्दी खाना खायो घरकै बजारबाट केही मार्केटबाट केही बजारबाट केही ल्याउनु सकेको थिएन हामीले होइन त्यो चामल बाहेक अरू केही त ल्याउनु सकेको थिएन कोरोना कोरोना कोरोना भनेर कोरोनाले गर्दा अनि घर अनि अनि घरकै बारीकै सब्जी खाँदै खाँदै बस्यो सब्जी आलु भयो आलु भयो इस्कुस भयो भेन्डीको सब्जी भयो यस्तै के भन्छ बैगुनहरू भयो निङ्ग्रो भयो बारीतिर निङ्ग्रोहरू भयो इस्कुसको मुन्टाहरू भयो रामभेडा भयो सिमी भयो यस्तै कुराहरू खाँदै खाँदै पकाउँदै मैले यस्तै कुराहरू खाँदै पकाइबसेँ अनि लकडाउनमा त यस्तै भयो